र बाइक चलाउँदा चाहिँ हामीले ध्यान राख्नु पर्नेमा भन्दामा चाहिँ पहिलो नम्बरमा चाहिँ अब होइन हामीले आफ्नो वुगाहरू हेर्नुपर्यो गार्डहरू लाउनुपर्यो लेदरको ज्याकेट अथवा के टाइट टाइट लुगाहरू लगाउनुपर्यो होइन अन्त सुजहरू लगाउनुपर्यो मच्चाहरू सुजको लेसहरू टाइट बान्नुपर्यो अन्त अन्त बाइकमा तेल छ कि छैन त्यो हेर्नुपर्यो होइन ब्रेकहरू छ छैन त्यस्तोहरू सबै ध्यानमा राख्नुपर्यो आफूले अब टाढै बाटो जाँदैछ भने सबै याद गर्नुपर्छ हामीले हेलमेट चाहिन्छ हामीलाई हेलमेट हेलमेट छ हेलमेट त महत्त्वपूर्ण हो किनभने हेलमेट छैन भने इफ हाम्रो एक्सिडेन्ट भयो भने हाम्रो हेलमेटले हाम्रो टाउकोलाई बचाउँछ सो त्यही भएर हेलमेट पनि एकदम महत्त्वपूर्ण छ होइन अन्त त्यहाँदेखि हामीले कागज पत्रहरू राख्नुपर्यो आफ्नो लाइसेन्सहरू आफ्नो आधार कार्डहरू भयो भने राख्नुपर्छ हामीले सबै राख्नुपर्छ कागज पत्रहरू त्यो सबैले आफूले ध्यान गर्नुपर्ने हो कतै अब हामीले लङ ड्राइभमा जाँदैछ भने चाहिँ त्यस्तोहरू सबै आफूले याद गर्नुपर्ने हो अथवा हामीले अन्त के भन्छ अरे हामीले सबै के भन्छ अन्त बाइक चलाउँदाखेरि चाहिँ हामीले ऐनाबाट पछाडिको गाडीहरूलाई पनि हेर्नुपर्यो त्यो अब हामीहरू टाढो बाटो जाँदैछ भने स्पिडहरू हामीले आफ्नो कन्ट्रोलमा हुनुपर्यो त्यही भएर चाहिँ ब्रेकहरू चेक गर्नुपर्छ होइन अन्त हामीले बाइक कुदायो भन्दाखेरि पनि अब हामीले बेसीसम्म कुदायो भने असी या साठी कुदाउनु पर्छ त्यहाँदेखि भक्कु कुदायो भने हामीलाई आफूलाई डर हुन्छ भोलि पर्सि अब अन्त कसलाई के थाह जीवन होइन एक्सिडेन्ट हुने डर हुन्छ अन्त त्यही भएर चाहिँ हेलमेटहरू एकदम चाहिन्छ अन्त के भन्छ अरे हेलमेट भयो थुप्रै चिज हामीलाई उयो महत्त्वपूर्ण छ हातमा हामीलाई ग्लभ्स लगाउनुपर्यो हातमा ग्लभ्स लगायो भने राम्रो हो अझै के भन्छ अरे हामीले डिक बाइकको डिकीमा हामीलाई एक्सट्रा तेलहरू बोक्नुपर्यो आफूलाई चाहिने चिजहरू भयो खानाहरू भयो सबैतिर ऊ लिनुपर्छ आफ्नो बाइकहरू पङचर हुन्छ त्यही लागि आफ्नो बाइकको लागि पनि ट्राई टायर बोक्नुपर्यो पछाडिपट्टि टिउले बाँधेर या अथवा केहीले बाँधेर बाइक बाइकहरू जतिखेर पनि पङचर हुन सक्छ अथवा पमहरू निस्किनु सक्छ त्यही भएर हामीले सानो पम्प अन्त सानो टायर बोक्नै पर्छ अन्त महत्त्वपूर्ण भनेको चाहिँ अब हामीलेमा बोक्दाखेरिमा चाहिँ अब हेलमेट लाइसेन्स आधार कार्ड आफ्नो राइडको लागि आफ्नो सामान लाइक अब ज्याकेट सुज सक्स चेस्ट गार्ड अन्त त्यहाँदेखि हामीले आफ्नो बाइकको लागि तेल सबै कुरो हामीले हेर्नुपर्छ बाइकको जति हामीले आफ्नो ध्यान गर्यो त्यति राम्रो बादमा हामीले केही केहीको प्रब्लम हुँदैन अन्त हाम्रो थुप्रो छ बाइकमा चाहिने चिजहरू त्यो हामीले सबैले आफूले आफूलाई ध्यान राख्नुपर्यो अन्त मेन बडेको बाइकमा भन्यो भने चाहिँ अब इफ हामीले त्यो बाइकको हेड हेडलाइटहरू चेक गर्नुपर्यो बाइकको लाइटहरू अब अगर हामीले ड्राइभ गर्दैछ भने अझ अझै राति भए भने हामीले त्यसको लागि अब लाइटै छैन भने कसरी उयो हुन्छ एक्सिडेन्टहरू डर हुन्छ त्यही भएर लाइटहरू ब्रेकहरू सबै याद गर्नुपर्छ आफूले ल यति कुरा म भन्दै म समाप्त गर्दैछु थ्याङ्क यू